हेलो म बसिरहेको छु त तिमी ए अँ म पनि त्यही सोच्दै थिएँ नि के गर्नु हौ अनि विचारा नानीहरूले हामीलाई चाहिँ टिचर्स डे दिन्छ टिचर्स डेमा के के गरिदिन्छ हामी चाहिँ है अँ के गरिदिनु हौ यसो भन न अँ अँ अँ अँ के गर्ने त्यसो भए अँ एउटै क्लासमा ल्याएर हामी दुईजनाको उयो के भने क्ला क्लासको स्टुडेन्टहरू एउटै क्लासमा ल्याएर गरौँ न ल अँ अब यसो हामी अलिक बिहान छिट्टै आउँ कि बरू अनि यहाँ क्लासमा अलिअलि केही डेकोरेसनहरू गरिदिउँ हो अनि आएर सानो सानो बलुनहरू फुलाइदिउँ हो अनि आउँदा अब केही एउटा सानो केकहरू पनि केही ल्याइदिउँ न ल

अँ ल ल विचारा नानीहरूलाई केही पेन पेन्सिलहरू पनि दिनुपर्छ होला हौ अँ त्यस्तै ल्याइदिनु पर्छ ल त्यस्तै र अलिअलि मिठाईहरू ल्याइदिँदा हुन्छ होला है अब के गर्नु आफै नाच्नु त भएको छैन होला उँ के गर्नु अब क्लासमा अलिअलि अब त्यही उयो के रे गीतहरू बजाइदिउँ नाच्छ नानीहरू अँ अँ अँ हुन्छ हुन्छ मेरोमा छ नि म ल्याउँछु नि ए होइन दुईजनाकै ल्याइराखौँ न अनि अँ केही होइन बाहिर केही स्यान्डविचहरू लिएर दिनुपर्छ होला हौ अब यहाँ त कहाँ पकाउनु हो अँ होइन यहीँ के भन्छ बजारबाट केही लिएर केकहरू उयो पेस्ट उयो अब केही स्यान्डविचहरू लिएर आइदिउँ न ल कि तपाईँ ल्याउनुहुने

ए अँ हजुर हजुर त्यहाँ बजारमा होइन कि के हुँदो रहेछ हेर्नुहोस् न तपाईँ कि अनि अनि अनि तपाईँलाई के मनपर्छ त्यस्तै ल्याइदिनु होस् न अँ ल ल हुन्छ हुन्छ बाई बाई